हेलो हजुर म घेलेक बोलेको कि हमीलाई चाहिँ खासमा रेस्टुरेन्टमा तपाईँहरूको रेस्टुरेन्टमा पार्टी गर्नु थियो हामी दसजना जस्तो चाहिँ हुन्छ त्यसमा टेबलहरू कति लाग्छ भनिदिनु होस् न ए हजुर अनि पार्किङहरू पार्किङ तपाईँहरूको होला अगाडि हुन्छ हजुर हामीलाई चाहिएको भोलि हो भोलि हजुर हामी दसजना चाहिँ हुन्छ दसजना हुन्छ है अनि खाने कुराहरूमा के के हुन्छ होला सब